मेरो आमा र बाबा चाहिँ मेरो लागि सबैभन्दा है सबल पक्ष हो होइन मलाई चाहिँ मेरो आमा बाबा चाहिँ सबैभन्दा ठुलो लाग्छ है सबैभन्दा सबल पक्ष लाग्छ होइन मेरो आमा र बाबाले चाहिँ मेरो लागि निकै गरिदिनुभएको छ होइन सानैदेखिको आमाले भयो है जन्माउनु पढाउनु लेखाउनु है नानीलाई हुर्काउनु भयो सबै कुराहरू है आमाले गरेको हुन्छ है त्यहाँदेखिको बाबाले पनि त्यतैबाट है पैसा ल्याउनु घरमा घर चलाउनु है सबै गरेको हुन्छ है हाम्रो ला मेरो लागि है एडुकेसनमा भयो लुगा खानाहरू भयो सबै गरेको हुन्छ गरिदिएको थियो होइन आमाले पनि आमाले पनि सबै गरिदिएको छ है आमाले मेरो लागि सबै गरिदिएको हुन्छ आमा र बाबालाई म जब देख्छु है सबैभन्दा ठुलो लाग्छ होइन आमा र बाबाले मेरो लागि धेरै गरिदिनुभएको छ आमाले आमाले मेरो लागि मेरो सबै गरिदिनुभएको छ भने बाबाले पनि त्यति नै गरिदिनुभएको छ होइन आमा र बाबालाई जब पनि देख्छु होइन आमा र बाबाले मेरो लागि केके गरिदिनुभएको छ जस्तो मलाई लाग्छ होइन अन्त आमाले मेरो घर घरमा अब है केके चाहिने चिजहरू हुन्छ होइन मलाई लुगाहरू भयो जस्तै कि चप्पलदेखिको लिएर खाता पेन्सिल कपाल बान्ने लाबरहरूदेखिको लिएर है सबै सबै आमाले गरिदिनुहुन्छ होइन हामीलाई चाहिएको लुगाहरू भयो सबै सबै आमाले किनिदिनु हुन्छ होइन बाबाले पनि त्यसको निम्ति बाबाले खर्चको निम्ति बाबाले पैसाहरू दिनुहुन्छ बाबाले कमाउनु हुन्छ है पुरा दुःख गरेर कमाउनु हुन्छ होइन तर पनि हामीलाई छोरीहरूलाई है अब पढाउन खुवाउन बडाउनको निम्ति धेरै खर्च गर्नु भएको थियो है हाम्रो बाबा गर्नुभएको छ हाम्रो बाबाले धेरै माया गर्नुहुन्छ हाम्रो बाबाले अन्त धेरै खर्च पनि गर्नुहुन्छ है दुःख गर्दै परिश्रम गर्दै भए पनि कमाउनु भएको पैसा हामीलाई खर्च गर्नुहुन्छ होइन धेरै माया गर्नुहुन्छ बाबा र आमाले पनि होइन आमा र बाबाले गरिदिनु जति पनि गरिदिनु भएको छ होइन सबै सबैमा मलाई पुरा खुसी लाग्छ आमा र बाबालाई देखेर होइन आमा र बाबा नै अब हाम्रो लागि सबै ठुलो सबैभन्दा ठुलो हुन्छ है अब आमा र बाबा पिछे त उयो आइहाल्छ होइन दिदीहरू आइहाल्छ तर आमा भनेको आमा हुन्छ होइन फर्स्टमै अब हाम्रो आमा आइहाल्छ आमाले गरिदिनुभएको सबै कुराहरू है खुसी लाग्छ मलाई आमाले सबै कुराहरू सुनिदिनुहुन्छ है हामीलाई हामीले नजानेको कुराहरू बताइदिनुहुन्छ हामीलाई धेरै माया गर्नुहुन्छ हामीले गरेको गल्तीहरूको होइन पश्चताप हामीले गरेमा हामीलाई है क्षमा पनि दिनुहुन्छ होइन धेरै राम्रो गर्नुहुन्छ आमालाई आमा आमाले होइन सबै कुराहरूमा राम्रो बोल्नु हुन्छ अब राम्ररी सम्झाउनु हुन्छ होइन बाबाले पनि त्यति नै राम्रो गर्नुहुन्छ बाबाले पनि हामीलाई कतिवटा कुराहरूमा है छुट दिनुहुन्छ भने कतिवटामा दिनु हुन्न होइन तरै पनि हामीलाई धेरै खुसी लाग्छ किनभने आमा र बाबा मैले धेरै राम्रो पाएको छु होइन आमा र बाबाले मलाई जस्तै बुझ्नुहुन्छ अरूले बुझ्दैन जस्तो मलाई लाग्छ मलाई धेरै खुसी लाग्छ मेरो आमा र बाबालाई देखेर है आमा र बाबाकोबाट मैले निकै कुराहरू सिक्नु पर्नेछ जस्तै कि आमाले सबै गरिदिनुहुन्छ है घर चलाउनु परिवारहरू है कसरी हेर्नुपर्ने हो सबै सबै गर्नुहुन्छ आमाले है आमाले आमालाई दुःख भइरहेको हुन्छ पीडा भइरहेको हुन्छ होइन आमा बिमार भएराख्नु भएको छ भने पनि हाम्रो लागि उठेर खाना बनाइदिनु भयो है हाम्रो लुगाहरू धुइदिनुभयो सानोमा हुँदा है नुहाइदिनु सबै सबै उनीहरूले गरिदिनुहुन्छ आमा र बाबाले गरिदिनुहुन्छ होइन बाबाले झन दुःखहरू नभनी घाम नभनी है पानीहरू नभनीकनै कमाउनु जानुहुन्छ है कमाउनु हुन्छ धेरै मेहनत गर्नुहुन्छ हाम्रो निम्ति धेरै कमाउनु हुन्छ होइन मलाई धेरै खुसी लाग्छ आमा र बाबालाई देखेर होइन धेरै धेरै खुसी लाग्छ आमा र बाबालाई देखेर आमाले धेरै मेहनत गर्नुभएको छ बाबाले पनि धेरै मेहनत गर्नुभएको छ होइन आमाले गर्नुभएको बाबाले गर्नुभएको गुण त म तिर्नु पनि सक्दिनँ जस्तो मलाई लाग्छ तर पनि मलाई खुसी लाग्छ होइन अनि अनि आमा र बाबाले गरिदिनुभएको जति पनि छ है भविष्यमा गएर म तिरौँ तिर्नु सक्छ कि सक्दिनँ भन्ने मलाई जहिल्यै पनि भइरहेको हुन्छ होइन तर पनि म ट्राई गरिरख्नेछु है र अब मेरो बिपली बिपलक्ष भनौँ भने अब है अब के भन्नु कमजोरी कमी कमजोरी भनेको पनि के भनौँ है मलाई त्यही अब आमा र बाबाले भनेको अनुसारमा चाहिँ म अब खडा हुन सक्दिनँ जस्तै मलाई लाग्छ है कमजोरी अबो अल्छी धेरै लाग्ने गर्छ होइन अब के भन्नु घरमा धेरै कुराहरू चलिरहेको हुन्छ है तर पनि म अब बुझ्दिनँ जस्तो मलाई लाग्छ होइन धेरैवटा कुराहरूमा अन्त आमा र बाबाले भनेको कुराहरू म गर्न सक्दिनँ जस्तो मलाई लाग्छ है आमाको उमिदमा म उभिन सक्दिनँ होला खडा हुन सक्दिनँ होला जस्तो मलाई लाग्छ धेरै धेरै धेरै कुराहरूमा है अब आफू अल्छी गरिराख्ने है पढाइमा बेसी ध्यान नदिने होइन तरै पनि अब म गरिराखेको हुन्छु होइन तर पनि त्यस्तो हुन्छ अन्त धेरै धेरै हुन्छ होइन तरै पनि गरिरहेको हुन्छौँ अन्त आमा बाबाहरू भयो है धेरै गर्नुभएको हुन्छ गरिरहेको थियो है हाम्रो लागि त्यही पनि अब गरिसकेको हुँदिनँ है कसरी गर्नु भन्ने हुन्छ आफू अल्छी भएकोले गर्दा होला है अल्छी गरिरहेकोले गर्दाखेरि होला ला आमा र बाबाको गुण म तिर्न सक्छु कि सक्दिनँ भन्ने मनमा हुन्छ है अल्छीले गर्दाखेरि चाहिँ कमी कमजोरी धेरै भएको हुन्छ नि त अनि धेरै दुःख पनि लाग्छ अनि धेरै धेरैवटा कुराहरूमा होइन पढ्नुमा पढाइमा ध्यान जाँदैन है फोन हेर्यो फोन निन्द्रा लाग्छ अनि सुत्यो है आमा बाबाले पढ गर्नुभएको दिनुभएको है खानाहरू खायो सुत्यो होइन कामहरू त्यस्तो हुँदैन अन्त अब आमाले भन्नुभएको कामहरू गर्दिनँ है अल्छी हुन्छ अल्छे छ यो यस्तो उस्तो भन्छ है तर पनि अब नटेरेको जस्तो मलाई लाग्छ अहिले सोच्दा है धेरैवटा कुराहरूमा त्यस्तो हुन्छ आमा र बाबाले पनि धेरै धेरै कुराहरू भन्नुहुन्छ है तर पनि म नबुझेको जस्तै मलाई लाग्छ मैले धेरैवटा कुराहरूमा है कमी कमजोरी भनेको नै मेरो अल्छी भनेको नै कमी कमजोरी नै हो है अल्छीले गर्दाखेरि मैले केही कामहरू नगर्नु सकेको जस्तो मलाई लाग्छ होइन अन्त धेरैवटा कुराहरूमा चाहिँ मलाई कम कमी कमजोरी भएकोले गर्दाखेरि चाहिँ म बोल्न नसक्ने है कतिवटा कुराहरूमा अब डर लाग्ने त्यस्तोहरू हुन्छ होइन